सुन्नु होस् न यो ओला बुकको लागि कल गरेको थिएँ कि मलाई यहाँ घुमदेखि चाहिँ बिजनबारीसम्म जानु छ हो अनि यो बताइदिनु होस् न है ड्राइभर पनि कति बजी आइपुग्छ यहाँ मलाई त्यो बताइदिनु होस् न है एक पल्ट